प्रविधि र क कम्प्युटरबारे हामीले बहुत बहुत कुछ सिक्नु पा पाइरहेको छ र बेसी जस्तो स्कुलमा नै कम्प्युटरको प्रयोग हुन्छ कम्प्युटरहरू सिकाउँछ र कत्तिको स्कुलमा कम्प्युटर सिकाउँदैन र पनि र कत्ति बेसी जस्तो स्कुलमा कम्प्युटर सिकाउँछ हन्ड्रेड पर्सेन्टमा सेभेन्टी पर्सेन्ट त स्कुलमा कम्प्युटर सिकाउँछ र थर्टी पर्सेन्टको स्कुलमा कम्प्युटर सिकाउँदैन र बस्तीतिरको स्कुलमा मात्रै कम्प्युटर सिकाउँदैन र हाम्रो जो हामी जहाँ कालचिनीमा बसेका छौँ त्यो त प्रत्येक स्कुलमा नै कम्प्युटर सिकाउने गर्छ र टे टेक्नोलोजी हामीले बुझ्छौँ र यो यो यो कम्प्युटरको कारणले गर्दाखेरि हामीले बहुत बहुत बहुत काममा राम्रो भएको छ कम्प्युटरले ग कम्प्युटर सिक्यौँ भने हाम्रो हामीले जब पाउनसक्छौँ हामीले हाम्रो हाम्रो जबमा अरू कुनै केही उयो प्रकारको हुँदैन हामीले कम्प्युटर सिकेको छ भने जब पाउनुको लागि हामीलाई असुविधा हुँदैन सुविधा नै हुन्छ र कम्प्युटरले हामीलाई बहुत बहुत सुविस्ता दिएको छ पहिलाको मानिसहरूलाई दिएको छैन कम्प्युटरले सुरक्षित पहिलाको समयमा त कम्प्युटर थिएन र अहिले हाम्रो समयमा कम्प्युटर थियो र पछि पछि गएर योभन्दा राम्रो राम्रो होस् भन्ने भन्ने आशा आशा गर्छौँ हामी होइन र के कम्प्युटर हाम्रो धे धेरै स्कुलमा कम्प्युटरहरू हुन्छ र कम्प्युटरले हामीलाई धेरै कुरो सिकाएको छ जस्ता आइटीहरू पनि सिकाएको छ आइटी आइटीले आइटीले आइटीमा आइटीले हो भने हामीले धे धेरै कुराहरू बुझ्नसक्छौँ आइटीकोद्वारा हामीले धेरै कामहरू गर्नसक्छौँ र यस्तै हो होइन अनि अनि क कम्प्युटरद्वारा हामीले हामीले थुप्रै कुराहरू सिकिरहेको छ कम्प्युटरद्वारा र हाम्रो हाम्रो गाउँसमाजमा अहिले धेरै स्कुलमा कम्प्युटरहरू हुन्छ कम्प्युटर नहुने कुनै स्कुल छैन यस्तो सबै स्कुलमा नै कम्प्युटर हुन्छ थोरै थोरै स्कुलमा मात्रै कम्प्युटर हुँदैन र हामी हामीले हामीले जो सिकेका छौँ बहुत राम्रै प्राप्त भएको छ हामीलाई कम्प्युटर सिक्यो भने चाहिँ नानीहरूलाई अप्राप्तको कुरा चाहिँ हुँदैन जो प्राप्त प्राप्तकै कुरा हुन्छ जहिले पनि हामीले कम्प्युटरद्वारा त्य त्यस्तो कुराहरू सिक्नपाउँदैन हामीले सबै कम्प्युटरद्वारा राम्रै कुरा राम्रै कुरा सिक्नपाउँछ हामीले कम्प्युटरद्वारा नराम्रो कुरा सिक्न चाहिँ पाउँदैन र यति नै हो